ए दादा मैले अस्ति प्रशान्त दादा मैले अस्ति स्वेटर किनेको थिएँ है अनि माथि त्यो एउटा दोकानमा रहेछ स्वेटर त्यो चाहिँ एकदमै दामी लाग्यो मलाई एकदमै राम्रो क्वालिटीको रहेछ वुल हो अनि त्यो चाहिँ अब अहिले कस्तो कस्तो अनलाइनहरू मगाउँदा पनि त्यस्तोहरू चाहिँ मैले देखेको छुइनँ अहिलेसम्म पाइँदैन पनि त्यस्तो है अनि एकदमै राम्रो लागेर चाहिँ दादालाई भनिदिएको है दादा मगाउनु होस् जानुहोस् गएर हेर्नुसक्नु हेर्नु सक सक्नुहुन्छ दादाले गएर है दादालाई भनिदिएको है हुन्छ दादा हुन्छ कहिले जानुहुने दादा आज ए हुन्छ दादा हुन्छ हुन्छ हुन्छ आज गएर हेरी हेरी हेरिहाल्नुहोस् त्यहाँ